यो अहिले ढाँड धुख्नेहरूको लागि चाहिँ घरेलु उपचारमा सायद मलाई थाहा भएको चाहिँ सायद यो आँकको पत्ता आँकको पत्ता यस्तो गरम गरेर सेक् सेक्छ अरू त्यसमा पनि सायद अलिकति आरामै हुन्छ र कत् कतिले चाहिँ मतलब हाम् देखेको छु कि मैले तेलमा जस्तो गरम गरेर यस्तो लसुनहरू उत्यो गरेर त्यसलाई उ त्यस त्यस्तो पनि मा मालिस गर्दा पनि त्यसमा पनि धेरै आराम हुन्छ अरू अरू के भन्नु अरू त्यसमा चाहिँ हामीहरूले अस्ति नै म हरिद्वार गएको थिएँ हरिद्वारबाट हरिद्वार गएको टाइममा चाहिँ सबैले मतलब ढाँड दुख्नेको दबाई किनेको देखेर म पनि किनेर किन्नु गएको थिएँ दोकानमा त्यो त्यसमा चाहिँ त्यो तपाईँलाई भन् भन् भन्छु म तपाईँहरूले पनि पाए किन किन्नु यो बहुतै राम्रो चिज छ यसको नाम हो केशरी माहा माहाराम के महरम केशरी महरम हो त सबैले किन्यो अन्त मैले पनि वि विश्वास नलागेर अन्त किनेको कि हो विश्वास नलागेर किनेर अन्त के हुन्छ र भनेर किनेको त तर यो बहुतै राम्रो महरम महरम रहेछ क्याउ त मतलब पोल्नु चाहिँ पोल्छ अलिअलि तर चाहिँ बहुतै आराम आनन्द हुन्छ यो चाहि यो चाहिँ मतलब अनलाइन मगाउँदा पनि हुन्छ प्लस म त मैले त त्यही हरिद्वारबाट किनेको न विश्वास त किनेको तर बहुतै राम्रो भयो अरू त्यति नै हो अरू अरू त के हो अरू त खास त मलाई त केही थाहा छैन अन्त तप् तपाईँहरूलाई केही केही छ भने चाहिँ मलाई भन्नु यो यो चाहिँ मैले मैले जानेको चाहिँ तपाईँलाई भनिदिएको यसमा तपाईँलाई केही एग्री उ छ कि छैन सो सकेसम्म चाहिँ केशरी माहराम महरम चाहिँ हो तपाईँले लिनुहोला बहुतै राम्रो छ ल